हामीले मानिने क्रिसमसमा धेरै प्रकारको मान्छेहरू आउँछ जस्तै अब हाम्रो गाउँ क्षेत्रको मान्छेहरू अनि यताउता धेरै टाढा टाढाबाट पनि भिन्नै भिन्नै जातिको मान्छेहरू आउनुहुन्छ अनि हामीले हाम्रो यो चाडमा चाहिँ हामीले चर्चमा खानाहरू बनाउँदाखेरि चाहिँ हाम्रो चर्चकै मान्छेहरूले कामहरू गर्ने खानाहरू बनाउने खाना बनाउँदाखेरि सघाउने कामहरू गर्छ अनि यो खाना बनाउँदाखेरि सामानहरू हाम्रो चर्चबाटै दिने गर्छ अनि धेरै प्रकारको मान्छेहरूले यसमा सघाउने गर्छ अनि हाम्रो घरमा खाना बनाउँदाखेरि चाहिँ हाम्रो आमाबाबाले नै प्रायः बनाउनुहुन्छ खाना अनि चर्चमा चाहिँ खाना बनाउँदाखेरि हाम्रो एउटा समूह छ युथ झुन्ड छ अनि हामीले त्यो यो झुन्डबाट पनि हामीले सघाउने गर्छौँ त्यो खाना बनाउनु ओर्नुहरूमा अनि हामीले यहाँनिर प्रायः चाहिँ हामीले कुखुरा सुँगुर अनि माछाको प्रयोगहरू गरिने गर्छौँ अनि भातसँग हामीले अन्तमा एउटा सबैलाई सुन्तला पनि दिने गर्छौँ एउटा प्रेमको चिनो जस्तै अनि हामीले घरमा पनि खानाहरू खाँदाखेरि हामीले प्रायः नै कुखुरा अनि गोरुको मासुको प्रयोग गर्ने गर्छौँ अनि हामीले प्रायः यसलाई नेपाली खानाहरूसँग नेपाली चिजहरूसँग खाने गर्छौँ जस्तै कि किनेमा गुन्द्रुकको झोलहरूसँग हामीले यो खानाहरूलाई हामीले यसरी खाने गर्छौँ हामी एकदमै सबैजना प्रेमसाथ बनाएर हामीले सबैकुराहरूलाई खाने अनि सँगै बसेर एकदमै प्रेमसाथ हामीले खाने गर्छौँ अनि यो चाड नै हामीले यो दिनलाई एकदमै यादगार अनि एकदमै मजेदार हामीले यो चाडलाई अनि यो चाडलाई अनि यो चाडको भोजहरूले हामीलाई एकदमै मजेदारहरू मनाउने गर्छ